यो मौसम चाहिँ कुन मौसम मनपर्छ भन्ने कारण चाहिँ कार्तिक मङ्सिर हो उज्यालो हुन्छ वरिपरि सयपत्री फुल गदावारी फुल मखमली फुल एकदमै वरिपरि नेपाली भाइहरूले अरू जातहरूले पनि लगाएको हुन्छ यो मौसममा अन्त यो मौसममा चाहिँ अति खुसी अति आनन्द लाग्छ सबैलाई बिहाबटुल पार्टीहरू पनि सब एकदमै उज्यालो हुन्छ अन्त रमाइलो हुन्छ यो मौसममा यो मौसममा चाहिँ ज्यादै नै मानिसहरूले खुसीले नै बस्नु चाहन्छ त्यहाँदेखि यो मौसममा हामीलाई के राम्रो लाग्छ भनेदेखि उज्यालो एकदम रमाइलो वरिपरि हरियालीले छाएको हुन्छ हरि हरि हरियालीले छाएको दिनहरू रमाइलो हुन्छ अनि नानीहरूले पनि एकदमै खेल्नु कुद्नु रमाइलो हुन्छ अरू पनि दिनहरू छ एकदमै मौसम सफा भएर देखिन्छ यो बर्खा झरी भन्दाखेरि चाहिँ मलाई चाहिँ मङ्सिर र कार्तिक र मङ्सिर चाहिँ साह्रै उज्यालो हुन्छ जस्तोमा द दसैँ तिहार दसैँ तिहार पनि अलिकति नै उज्यालो हुन्छ रमाइलो गरेको कारणले नै हामी मनाइन्छ यो मौसममा अलिअलि जाडोले पनि अलिअलि जाडोले पनि छाएको हुन्छ यो दिनहरू यो दिनहरू अन्त ठन्डा महिनाहरू पनि अलिअलि नै लागेको हुन्छ गरम महिना पनि गएको हुन्छ यो मौसममा जुन कुरो खाए पनि मान्छेलाई शान्ति र शान्ति चाहिन्छ शान्ति हुन्छ यो मौसमले मान्छेलाई कुनै कुरो पनि असर गर्न सकिँदैन राम्रो हुन्छ खाएकोहरू पनि राम्रो पच्छ अन्त मान्छेहरू पनि एकदमै हिँड्नु डुल्नु एकदमै हरियाली देखेर एकदमै मन प्रसन्न भएर आउँछ उहाँहरूको मानिसहरूको हामी पनि यो मौसममा खेलकुद नानीहरूले खेलकुद गर्ने नै समय हो हामी पनि हिँडडुल गर्ने समय नै हो वरिपरि जाँदा आउँदा हिँड्दा डुल्दा पनि यो हरियाली छाएको देख्छौँ र हामी यही मौसमलाई नै हामी धेरै जस्तो चाहन्छौँ